ए हजुर तपाईँ को बोल्नु भएको हजुर हजुर ए हजुर ए के को लागि होला ए हजुर तर फोर्टी मिनट्स चाहिँ के को लागि नानीहरूलाई हजुर

उम् अन्त हजुर हजुर अन्त मेरो छोरीको चाहिँ कुन चाहिँ कुन चाहिँ सब्जेक्टको चाहिँ गराउनु हुँदैछ ए हजुर हजुर उम् ए अन्त कति बेलासम्म कहिले तुरिन्छ यो हजुर अन् ए ठिकै छ अन्त कहिलेसम्म होला यो उयो एक्स्ट्रा क्लास चाहिँ कहिलेसम्म हुन्छ ए हजुर हजुर हजुर हजुर

ए हुन्छ हुन्छ अन्त नम नवमीको अरू ठिकै छ स्कुलमा राम्रै छ ऊ ए हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू थ्याङ्क यू हुन्छ हजुर हजुर हजुर हजुर कन्फर्म गरिदिनुहोस्